मलाई गरम महिना मनपर्छ किनभने यहाँ कालिम्पोङ हाम्रो यहाँ कालिम्पोङमा धेरै बेसी जस्तो चिसो मात्रै चिसो मात्रै हुन्छ अनि चिसो मात्रै हुँदाखेरि अब बेसी घामहरू लाग्नु घानमहरू बेसी लाग्दैन र चिसो मात्रै भई बस्दाखेरि चाहिँ गरम महिना चाहिँ मलाई पुरा मनपर्छ अब गरम महिनामाचाहिँ हामी यता उता घुम्नुहरू जानुसक्छ यता खोलाहरू जानुसक्छ अब चिसो महिना भयो भने चाहिँ अब यो पानीहरू खेल्नु सक्दैन बेसी रुगा लागिबस्छ त्यसैकारण चाहिँ अब गरम महिना चाहिँ अब राम्रो गरम गरम महिना चाहिँ अब राम्रो महिना लाग्छ गरम महिनामा अब केहि चिसोहरू खानु पनि सक्छ कहीँ घुम्नुहरू जानुसक्छ जस्तै खोला अब अलिक टाढो टाढोहरू जानुसक्छ अब चिसो महिनामा चाहिँ त्यस्तो साह्रो हुँदैन छिटो रुगा लाग्छ छिटो ठन्डा हुन्छ लुगाहरू सुक्दैन गरम महिनामा चाहिँ अब लुगाहरू पनि छिटो सुक्छ जति पानी खेलाउनु मन लाग्छ अब चिसो महिनामा चाहिँ पानी खेलाउनुहरू सक्दैन पुरा हातहरू उयो हुन्छ ठन्डा हुन्छ हातहरू चल्दैन त्यसो भएर चाहिँ गरम महिना चाहिँ राम्रो महिना लाग्छ